बिहान हामीले बनाउने खाजाहरू चाहिँ यस प्रकार छ हामीले रोटी सब्जी बनाउँछौँ अन्त अन्डा अम्लेट ब्रेड पनि हुन्छ कोही बेला सबमा रोटीसँग हामीले अन्डै अम्लेट पनि लिन सक्नेछौँ कहिलेकाहीँ हामी गिलो रोटी पनि बनाउँछौँ त्यसै गरेर हामी चिउरालाई पनि हामीले हल्का धोएर त्यसलाई पोहा जस्तो पनि बनाएर खाने गर्दछौँ त्यो पनि खानुमा टेस्टी हुन्छ हल्का हुन्छ नास्ता कहिले हामीलाई अब टाइम पाएन भने हामी मुरै र चिया पनि खाने गर्दछौँ यसै प्रकारले हामी बिहानको खाजा बनाउँछौँ अब जाडोको महिनामा भयो भने हामीले मुला निक्लिन्छ है बजारमा मुलाको परौठा फुलकोभीको परौठा यसरी बनाउँछौँ अनि आलुको परौठा पनि हामी बनाउने गर्दछौँ आलुको परौठा चाहिँ अब सबै प्रायः नानीहरूलाई पनि मिठो लाग्छ त्यसै कारण आलुको परौठा चाहिँ यसरी बनाउँछौँ है हामीले पहिला आँटालाई मुसेर राख्ने राखिदिन्छौँ त्यसपछि हामी आलु बोयल गर्छौँ आलु बोयल गरेर ठन्डा भएपछि त्यसलाई निकालेर अन्त सानो आफ्नो कन्टेटरमा जेमा पनि आफूलाई सजिलो हुन्छ त्यसमा राखेर मिचेर त्यसलाई मसिनो पाराले मिहिन गरेर मिच्नेछौँ त्यसपछि हामी त्यसमा आफूलाई के के सामग्रीहरू मिठो लाग्छ जस्तै कसैलाई प्याज मनपर्छ कसैलाई मन पर्दैन है त्यसरी प्याज खोर्सानी जिरा पाउडरलाई भुटेर है त्यहाँबाट धनियाँ पत्ता हालेर चाहिँ हामीले त्यसलाई मिक्स गरेर राख्छौँ त्यसपछि हामी रोटीको गोला बनाउने छौँ कसैले चाहिँ अब त्यो रोटीलाई है दुईवटा बेलेर बिचमा आलु लगाएर बनाएर बनाउनुहुन्छ कसैले चाहिँ एउटै रोटीलाई ठुलो पारेर बेलेर त्यसमा त्यो आलुको मिश्रण हालेर फेरि बेलेर बनाउनुहुन्छ त्यसमा चाहिँ घिउहरू लगाएर बनायो भने राम्रो हुन्छ बटर हालेर खायो भने पनि राम्रो टेस्टी हुन्छ